हेलो भाइ रोहन बोल्नु भएको होइन म सञ्जय दाजु बोल्दैछु कि सुन न भाइ मेरो उताबाट दुई तिनजना साथीहरू आउँदैछ कि उता हैदराबाद सिटीबाट आउँदैछ हो र भाइको मैले नम्बर पाएँ कि अन्त त्यो नम्बरबाट चाहिँ मैले के मलाई के चाहिन्छ भने चाहिँ मेरो दुईजना मान्छे आउँदैछ उताबाट भाइले नि सिलगढीमा गएर रिसिभ गर्दिनुहोस् न दार्जिलिङ आउँदैछ कि रिसिभ गरेर दुईजना छ एकजना लेडी छ एकजना जेन्स छ हो भाइले अब कन्ट्याक गर्न सकिँदैन यसैले म उहाँको नम्बर पनि तपाईँलाई वाट्स्याप गरिदिन्छु ल मलाई भाइको नम्बर गाडीको नम्बर पनि दिनुहोस् अनि भाइ भोलि होइन त्यो भोलि भन्दा पनि तपाईँको अठार तारिक नभेम् अठार तारिक सेक्टेम्बरमा आउँछ कि अन्त भाइले कति भाडा भाडा कति लाग्छ कसो गर्छ हो मलाई सबै डिटेल्स पठाइदिनु नि कति लाग्दो रहेछ अनि भाइको नम्बर पनि म मेरो साथी उहाँहरूलाई दिन्छु कि मेरो घरमा मान्छे जो आउँदैछ उसलाई म भाइको नम्बर पनि दिन्छु र भाडा कति लाग्छ त्यो पनि अब भन्नुहोस् न ल छिटो भन्दा छिटो भरै भोलिभित्रमा चाहिँ भाइको कन्फर्म गर्नुहोस् न ल कति लाग्छ मलाई वाट्सएपमा तपाईँको नम्बर पनि दिनुहोस् अनि म पनि उता फर्वड गरिदिन्छु अनि भाइले यता लिएर आउनुहोस् न ल दार्जिलिङ उहाँहरूलाई दुईजना छ बेसी छैन मान्छे दुईजना मात्रै छ ल